दार्जिलिङ जिल्लामा उपलब्ध मुख्य स्वास्थ्य सेवाहरूमा दार्जिलिङ जिल्लामा अवस्थित जिल्ला अस्पताल खरसाङमा अवस्थित टिबी अस्पताल आदि रहेको छन् भने अन्य सेवाहरूमा छेउछाउमा रहेको क्लिनिक फार्मेसीहरू आदि केन्द्रहरू रहेको छ दार्जिलिङ जिल्लामा अवस्थित जिल्ला अस्पतालले चाहिँ स्थानीय मानिसहरूका लागि राम्रो प्रकारले वा सस्तो प्रकारले वा फ्रीमा नै कतिपय औषधीहरू उपलब्ध गरायो यसका साथसाथै खरसाङमा अवस्थित टिबी अस्पतालमा टिबी को रोगदेखि जुझ्दै आ जुझ्दै आएका रोगीहरूमाथि राम्रो प्रकारले सेवा कार्यहरू गरियो भने अन्य सेवाहरू जस्तै क्लिनिक र फार्मेसीहरूमा चाहिँ स्थानीय मानिसहरूको लागि त्यो चाहिँ त्यति मात्रामा सस्तो छैन यसरी नै कोविड महामारीको समयमा चाहिँ दार्जिलिङ जिल्लाको जिल्ला अस्पतालहरूमा धेरै प्रकारको पहलहरू गरियो जस्तै अस्पताललाई सेनिटाइजेसन गर्ने कोविड को खोप दिने प्रक्रियाहरू गरियो साथै कोविड सम्बन्धित जागरूकता फैलाउने जागरूकता कार्यक्रमहरू पनि राखियो